हेलो दादा सुन्नुहोस् न तपाईँहरूको त्यो गाडीहरू कुनै नजिक छ भने अटोहरू नजिक छ भने तपाईँकोतिर छैन म सिलगढीदेखि दार्जिलिङ जानुपर्ने थियो कि त्यही भएर अलिक तपाईँहरूको एजेन्सीबाट बुक गर्नु गरुँ भनेक थिएँ हो अलिक लेट भइराखेको छ नि त मलाई कि अर्जेन्ट परिरहेक छ रिजार्भको केही छ भने भनिदिनुहोस् न राति नौ बजीरहेको छ अहिले हो त्यसको लागि